हेलो हेलो हलो हेलो

हजुर हजुर सुन्दैछु ए हजुर भन्नुहोस् हजुर हजुर

हजुर हजुर हजुर टेन पर्सेन्ट डिस्कउन्ट छ ए हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर तपाईँले रेडमीमा छ भन्नुभयो डिस डिस्कउन्ट है टेन पर्सेन्ट

ए हजुर हजुर डिस्कउन्ट रेट एउटै हो आइफोन एन्ड्रोइडमा हजुर ए हजुर यो रेडमीको अलिकति मलाई फोनको विषयमा भनिदिनु नि तपाईँले ल ए हवस् हजुर हजुर ए हजुर भनेपछि तपाईँले मन्थली हजुर हजुर हजुर ए हजुर मन्थली इएमआईमा झिक्दा हुन्छ भनेपछि फोन है ए अच्छा आइफोनमा चाहिँ तपाईँको डिस्कउन्ट छैन नि

फोनको भेरिएसन तपाईँकोमा कति छ एन्ड्रोइडको फोनको भेरिएसन कति छ एन्ड्रोइडको ए अच्छा प्रोपर एड्रेस पायो भने अलिक सजिलो हुन्थ्यो नि है पछि आउनु लागि ए अच्छा हुन्छ धन्यवाद